पहिला हामीले सोझै चुल्हाको आगोमा नै पकाउँथ्यौँ किनभने त्यस समयमा ग्यास इन्डक्सन जस्ता कुराहरू नै थिएन चुल्हामा पकाएको खाना अति नै स्वादिलो हुन्थ्यो अनि चुल्हामा पकाएको खानेकुरा ग्यासमा पकाएकोभन्दा फरक नै हुन्छ चुल्हामा पकाएको खाना अर्ग्यानिक पनि हुन्छ जो ग्यासमा पकाउँदा हुँदैन अनि जाडोको महिनामा त्यो चुल्हाको आगोलाई ताप्न पनि सकिन्छ